हेलो भाइ यो काठमाडौँ रेस्टुरेन्ट हो मैले आज घरमा मेरो आज पाहुना आएकोले गर्दा मैले खाना बनाउनु भ्याइनँ कि मलाई खाना पठाइदिनुहोस् न ल म खानाको अर्डर गर्छु प्लेन राइस पठाइदिनुहोस् दाल चिकन करी त्यस्मा सलाद पनि पठाइदिनुहोस् अनि दही छ भने केही पनि पठाइदिनुहोस् पापड पनि पठाइदिनुहोस् मेरो ठेगाना चाहिँ मध्य कागझोडा दार्जिलिङ